मेरो चाहिँ एम्बिसन नर्स हो किन किनभने चाहिँ मलाई नर्स यस्तो बिन मनपर्छ मैले सानैदेखिको नर्स हुन्छु भनेर आएको हो म मैले आर्ट्स लिएको हो तर पनि म अब जिएनएम गरेर चाहिँ म नर्स हुन्छु अन्त मलाई चाहिँ नर्स हुनु पुरा मनपर्छ मलाई अरूको सेवाहरू गर्नु पुरा मनपर्छ अन्त मलाई अरू खुसी भएको देखेर मलाई आफू पनि आफूलाई पनि खुसी लाग्छ त्यहीँ लागि मलाई नर्स हुनु छ मेरो दिदी पनि नर्स हो मेरो दिदी एमएनएस हो मिलिट्री नर्स सर्विसिङ होइन उसले चाहिँ उसलाई उसले चाहिँ आर्मीहरूको चेकअपहरू गर्छ अन्त आर्मीहरूलाई हेर्छ होइन अन्त मलाई पनि त्यस्तै गर्नु मन छ म मेरो चाहिँ आइडल नै ऊ हो अन्त मलाई ऊ धेरै धेरै मनपर्छ अन्त मलाई उनले गरेको सबै कामहरूमा म प्राउड फिल गर्छु अन्त मलाई ऊ नर्स भएर नै मलाई पनि नर्स हुनु इच्छा लागेको हो मैले मलाई सानैदेखिको नर्स हुनु छ अन्त म साइन्स पढेको छुइनँ मैले आर्ट्स पढेको छु अब म जिएनएम गर्छु अन्त म पनि नर्स हुन्छु भनेर मैले सोचेको छु यो सोचेको छु अन्त म मेरो सपनालाई पुरा गर्नुको लागि म जे पनि गर्नसक्छु अन्त मलाई बस मेरो सपनालाई पुरा गर्नु छ अन्त म धेरै पढ्छु यसको लागि मलाई जे गर्नसक्छु म त्यो गर्छु म धेरै हार्ड वर्कहरू गर्छु मेरो सपनालाई पुरा गर्नुको लागि होइन अन्त म धेरै म धेरै धेरै पढ्छु म धेरै हार्ड वर्क गर्छु मेरो सपनालाई अचिभ गर्नुको लागि अन्त म म सिक्दैछु म सिक्दैछु राम्ररी बोल्नुको लागि होइन अन्त मेरो आफू आफू माथि कसरी कन्ट्रोल गर्नु म त्यो पनि सिक्दैछु अन्त पेसेन्सहरू राख्नु पनि म सिक्दैछु मेरो दिदीसँग किनभने ऊ एकदम राम्रो छ उसले पो ऊ उसकोमा पेसेन्स लेबल बेसी छ त्यही लागि उसले हाम्रो हामी हाम्रो फ्यामिलीलाई प्राउड गराइरहेको छ नर्स भएर अन्त अब उसको पोस्टिङ अलिक हायर एमएनएसमा हुन्छ अन्त मलाई पनि नर्सको ड्रेस मनपर्छ मलाई नर्सले बोलेको मनपर्छ मलाई नर्सहरू धेरै मनपर्छ अन्त मिलिट्री नर्स सर्विसिङमा चाहिँ उस उनीहरूको ड्रेस कोड चाहिँ मलाई धेरैभन्दा पनि धेरै मनपर्छ तिनीहरूको ड्रेस कोड किनभने तिनीहरूले पुरा राम्रो लुगाहरू लगाएको मैले देखेको छु अन्त त्यहाँबाट पैसा पनि बेसी आउँछ अन्त गभर्मेन्ट जब हो एमएनएस चाहिँ मिलिट्री नर्स सर्विसिङ चाहिँ गभर्मेन्ट जब हो अन्त मलाई ब्ल्याक कलर हायर पोस्टको मान्छेहरूले चाहिँ ब्ल्याक कलरको साडी लगाउँछ अब मेरो दिदीले पनि त्यहीँ साडी लगाउनु आँट्नु भएको छ अब त्यस्तै पोस्टमा पुग्नु भए पुग्नु आँट्नु भएको छ अहिले पुग्नुभएको छैन अन्त मलाई पनि एमएनएस हुनु छ तर मलाई चाहिँ नर्मल नर्स भए पनि हुन्छ तर म नर्स चाहिँ हुन्छु किनभने मेरो एम्बिसनै नर्स हुने नै हो अन्त मलाई एकदम नर्स हुनु नै छ मलाई विश्वास छ कि म नर्स हुन्छु भनेर म अरूको हेल्प गर्न चाहन्छु ठुलो भएर नर्स भएर म मेरो फ्यामिलीलाई देखाउनसक्छु कि म पनि यो गर्नसक्छु भनेर मलाई त्यति नै सक्छु म भन्नु